अपुइ तपाईँ त यहाँ पो हुनुहुन्छ ए म त सब्जी किन्न आएको थिएँ के के सब्जी छ हौ हजुरहरूकोमा के के सब्जी ऊ राख्नु भएको छ हौ ए अन्त दाम चाहिँ कति कति पर्दैछ कति कति कसरी छ दाम चाहिँ ए होइन प्याज टमाटर लानुपर्ने थियो प्याज आलु पनि लानुपर्ने थियो अनि सोधेको नि म त यहीँबाट विशेष यहीँबाट लाँदैछु त अरूतिरबाट लान्न त्यस कारणले गर्दा अनि दिनुहोस् न त आलु एक केजी अनि टमाटर पनि आधा केजी प्याज पनि आधा केजी नै उता उताकोबाट सुन्छ यताको सुन्दैन पो त अनि हरियो खोर्सानी छ कसरी पवा हो बेसी होइन एक पावा मात्रै लानुपर्छ होला हौ हाम्रो यता कोनि साथीहरूले पिकनिक पनि जाउँ भन्दैछ त अन्त खोर्सानी काँचो खोर्सानी लैजाउँ भनेर नि

हुन्छ त यति मात्रै लगेर अलिक राम्रो राम्रो सब्जी राख्नु भयो भने अर्को हप्ता आइपुग्छु ल अर्को हप्ता पनि लान्छु